हेलो हजुर मैले खाना अर्डर गरेको थिएँ कि अनि मैले अर्डर गरेको थिएँ अन्त त्यो त अब अलिक ढिलो नै आइपुग्ने रहेछ है अनि मैले बाह्र बजेको लागि मैले गरेको थिएँ अनि साथीहरूले भन्यो मैले बाहिर प्लानिङ गर्छु खानेको लागि भनेर भन्दाखेरि चाहिँ मैले त फुडलाई मैले डिलिभर क्यान्सल गरेको थिएँ है क्यान्सल गरेँ अन्त अन्त क्यान्सल गरेको चाहिँ फेरि अन्त साथीहरूले भनेर म फेरि म बाहिर डिनर लन्च गर्दिन त्यही भएर म आउँदैछु भन्दाखेरि चाहिँ मैले फेरि तपाईँहरूलाई मैले त्यो डिलिभर फेरि मैले गरिदिनुहोस् भनेर मैले कल गरेर मैले म्यासेजमा पठाएको थिएँ अनलाइन फेरि अर्डर गरेको थिएँ तर आहिलेसम्म आइपुगेको त छैन है अब कसरी चाहिँ मिलाउनु पर्ने खै टाइममा पनि आइपुगेको छैन अनि मलाई त अब खाना त चाहियो अब क कसरी चाहिँ मलाउनु पर्ने मैले त्यो डिलिभर बोईलाई पनि फोन गरेँ जुन चाहिँ मान्छेले सधैँ डिलिभर गर्थ्यो मेरोमाा खाना ल्याइदिन्थ्यो त्यही मान्छेलाई चाहिँ मैले डिलिभरको मान्छेलाई चाहिँ मैले फोन गरेको थिएँ अनि तर त्यो मान्छे त आइपुगेको छैन आहिलेसम्म त्यो मान्छेले फोन पनि रिसिभ गर्दैन अनि त्यो भाइलाई त म सधैँ भनिरहन्छु भाइ ल्याइदेऊ है मेरो डिलिभरको खाना ढिलो छिटो हुन्छ कोही बेला कोही बेला अब मैले त्यस्तै प्लानहरू भइरहन्छ घरतिर फङ्सन्सहरू भइरहन्छ त्यही भएर चाहिँ मैले त्यसो गरेको थिएँ आजको दिन अनि खै अहिलेसम्म आइपुगेको छैन यसो चेक गर्नुहोस् त तपाईँहरूले कतै भयो कतै डिलिभर क्यान्सल माई क्यान्सलले क्यान्सल पो भइराखेको छ कि मैले त यति बेला त आइपुग्नु पर्ने खै एकपल्ट चेक गरेर मलाई कल गर्नुहोस् त